अब म त भुइँफुट्टा हो मलाई त त्यस्तो अब आउँदैन मेरो मैले अब त्यो गर्दा गर्दा सानसानो कुराहरूबाट गर्दाखेरि चाहिँ बिरुवाहरूलाई निकाल्ने काम गर्दाखेरि चाहिँ मैले सिक्दै गएको मात्र हो तर पनि अब यो विषयमा बिरुवालाई स्वस्थ बनाउनु राम्रो बनाउनुलाई चाहिँ के गर्नुपर्छ मलाई त अब धेरथोर थाहा छैन तर पनि म जसले त्यो विषयमा गर्छ उहाँहरूसँग परामर्श लिन्छु जस्तै मेरो कलिग्सहरू छ साथीहरू छ त्यो साथीहरूले पनि त्यही काम गर्छ होइन त्यो काम गर्दाखेरि चाहिँ मैले सोध्छु क्या अब यो बिरुवाहरूलाई मैले राम्रो स्वस्थ बनाउनुको लागि चाहिँ के दबाईहरू युज गर्नुपर्छ भन्दाखेरि चाहिँ अब कतिले त भन्दैन तर पनि धेरै साथीहरूले चाहिँ मलाई बताउनु हुन्छ म भन्छु गर्छु अनि मैले जानेको कुरा पनि उहाँहरूलाई बनाउ बताउँछु यु गिभ एन्ड टेक दिनु र लिनु चाहिँ सिक्नुपर्छ हामीले जस्तो लाग्छ म उनीहरूले मलाई भन्छ म पनि उनीहरूले नजानेको कुराहरू म भन्छु त्यसले गर्दा पनि त्यसरी नै हामी साथीहरूबाट परामर्श लिन्छौँ